हाम्रो नेपाल ए नेपालीको खानामा चाहिँ कोदोको ढेँडो मकैको चामल यस्तोहरू पउ यस्तोहरू चाहिँ एकदम राम्रो लागि राम्रो हो तर पाउनु चाहिँ साह्रो पर्छ अहिले ठ अब बस्तीतिर पनि खाने यो यो के अरे गो गोरुहरूको समस्या परेर उयेसहरू खेतीपाती पनि गर्दैन त्यसले गर्दा अब न मकै पाउँछ न कोदो पाउँछ अब मन चाहिँ पर्ने हो त्यो कुरो अब पाउँदैन त्यसले गर्दा